हामी वेस्ट बेङ्गलमा चाहिंँ अब नेपालीहरू धेरै कम्ती छौँ नेपाली भाषा बोल्नेहरू जस्तै कालिम्पोङ दार्जिलिङ खरसाङमा मात्रै छ अन्त त्यही भएकोले गर्दाखेरि चाहिँ हामी नेसनलमा चाहिँ केही गर्नु सकिरहेको छैनौँ नेपाली भाषालाई लिएर तर हाम्रो यहीँनिर जहाँ जहाँ चाहिँ अब नेपाली भाषा बोल्छ अनि नेपालीहरू बसेको छ त्यहाँनिर चाहिँ जतिसक्दो हामीले कोसिस गर्दैछौँ किनभने अब दिन प्रतिदिन नेपाली भाषा हराउँदै अब नानीहरूले पनि इङ्लिसमा मात्रै बेसी ध्यान दिँदैछ इङ्लिसले नै बेसी जित्दै जाँदैछ तर अब हामी जति पनि ठाउँमा चाहिँ नेपालीहरू छौँ नेपालीहरू बसेको छौँ त्यतिमा चाहिँ हामीले कोसिस गरी नै रहेको छौँ सबैले कोसिस गरी नै रहेको छ नेपाली भाषालाई बचाउनु र अब नेपाली भएको जग्गामा चाहिँ राम्रैसँगले भइरहेको छ यो तपाईँको भाषालाई बचाउने कार्यक्रमहरू सानैदेखिको अब नेपाली भाषालाई अलिकति फर्स्ट प्रिफरेन्स दिने कामहरू चाहिँ गर्दै नै छौँ